हाम्रो दार्जिलिङ जिल्लाको हावा पानी धेरै राम्रो छ अरू जग्गा हेरी चाहिँ हाम्रो दार्जिलिङको हावा पानी यहाँको मौसम एकदमै राम्रो छ त्यति नै हो बर्खाको सिजनमा चाहिँ धेरै मात्रामा पानीहरू पर्दा पैह्रो जाने र के हरे मधेसतिर चाहिँ बाढको डर हुन्छ नत्र त हाम्रो दार्जिलिङमा मौसम एकदमै राम्रो हुन्छ हजुर मैले धेरै जाडोहरू पनि अनुभव गरेको छु किनभने हिजोआज हाम्रो यहाँ पनि ठन्डा महिनामा धेरै जाडो हुने गरेको छ पहिलाको भन्दा अहिले मौसममा धेरै परिवर्तन आएको छ हजुर मैले आफ्नो जीवनको मौसममा चाहिँ हिजोआज चाहिँ परिवर्तन देख्दैछु जाडोको महिमा महिनामा अति नै जाडो हुन्छ हुन थालेको छ र गरमको महिनामा अति नै गरम हुन थालेको छ पहिला त यस्तो थिएन तर सायद अब ग्लोबल वर्लि वर्मिङले गर्दा होला जलवायुमा परिवर्तनहरू भइरहेको देखिन्छ मैले पनि यो कुराहरू अनुभव गर्दैछु पोहोरको साल त झन् दार्जिलिङमा यति साह्रो हिउँ हिउँ पऱ्यो पऱ्यो डिसम्बर र जनवरी जनवरीको महिनामा त्यो पनि घरि घरि र त्यो समयमा असाध्य जाडो भएको थियो त्यति बेलाको जाडो मैले अनु अनुभव गरेको छु र त्यो अनुभव चाहिँ मेरो लागि धेरै नै राम्रो थियो किनभने मैले यस्तो हिउँ परेको देखेको थिइनँ र मैले योपालि अनुभव गरेँ र मेरो लागि यो अनुभव चाहिँ धेरै नै राम्रो थियो र यसरी नै यहाँको मौसममा पनि हिजोआज परिवर्तन भएको देख्छु